कार्यस्थलमा हुने झगडा र कठिन परिस्थितिलाई त कसरी सम्हाल्नु फर्स्ट अफ् अल देख्ने बित्तिकै डर लाग्छ मनमा डर पैदा हुन्छ अनि डर पैदा भएपछि के गएर अफिसको बोसलाई भन्ने कुरा त आएन किनकि जब हामी गएर अफिसको बोसलाई भनिन्छ त्यतिखेरसम्म त त्यो झगडा परिरहेको मान्छेको बिचमा काट मार पनि त हुनसक्छ त्यो त हामीलाई थाहा हुँदैन हामी भन्न सक्दैनौँ अनि त्यो रिस्क हामी लिन सक्दैनौँ अनि हाम्रो मनमा के हुन्छ भन्दाखेरि चाहिँ जब हामी कसैलाई अफिसको कलिगहरूलाई जब हामी अफिसमा दुई व्यक्तिको बिच झगडा भइरहेको हुन्छ मुखामुख केही छैन तर जब हातपात हुनथाल्छ हातपात हुने बित्तिकै त हामी छक्क परेर गएर एकजना या दुईजना मिलेर उनीहरूलाई छुट्टाउने काम गर्छौँ अहिलेसम्म मेरो साथमा त्यस्तो भएको छैन तर पनि यदि कुनै दिन मेरो साथमा त्यस्तो हुने हुन्छ भने म चाहिँ गएर पहिलोचोटि मेरो छुट्टाउने काम गर्छु अनि त्यहाँदेखि बादमा उनीहरूलाई राखेर उनीहरूलाई म सम्झाउँछु तिमीहरूको बिचमा के कसो कसरी किन झगडा भयो भनेर उनीहरूको म त्यो झगडा सुल्झाउने कोसिस गर्छु र मिलाउने कोसिस गर्छु